गुड इभिनिङ तिम्रो नाम के हो राहुल है तिमीलाई गेम्सहरूमा के मन पर्छ फुटबल हो स्पेसली अहिले है स्पेसली अहिले अब फुटबल

कुन क्याटागरीमा अन्डर फोर्टिन या सिक्सटिन सिनियर सिनियर भने पछि सेभेन्टिनै भन्छ तिमीले कसैकोबाट प्राइमरी कुनै कोचहरू लिएको छौँ कसैकोबटा कसैकोबटा पहिला कोचहरू लिए लिएको थियौँ फुटबलकै स्पेसली अँ अँ खेलेको अँ अँ र पनि के छ भने तिमी कुन पोजिसनमा खेल्छौँ डिफेन्स खेल्छ कि डिफेन्स खेल्ने कि के मिड फिल्डर अच्छा ठिकै छ मिड मिड फिल्डर भने पछि एकदमै ब्रेनको काम हो है गेममा आफ्नो टिमलाई पुरा कन्ट्रोल गरेर अपोनेन्टलाई चाहिँ हराउने अब मिड फिल्डकै काम हुन्छ होइन अब अब अगाडि स्कोररहरूलाई बल फिट गरिदिने पनि तिम्रै काम हुन्छ है अनि अप एन्ड डाउन खेल्नुपऱ्यो पछाडिपट्टि डिफेन्सलाई पनि एकदम सजिलो बन्ने बनाउने है अब सबै कुरा अब फेरि अपोनेन्टलाई पनि अट्याक गर्ने तिम्रै काम हुन्छ है त्यसले गर्दाखेरि अरूहरू भन्दाखेरि तिम्रो चाहिँ स्टामिना चाहिँ एकदमै बेसी मात्रामा हुनुपर्छ स्पेसली है अनि अब कतिवटा त्यसलाई आफूलाई हार्म हुने खानाहरू त खानु भएन है टाइम मेन्टेन गर्नुपऱ्यो है अ अनि अन्त ल ल

एक्सर्साइज चाहिँ मस्ट हो है एक्सर्साइज चाहिँ मस्ट हो एक्सर्साइज गर्नुपर्छ आफ्नो स्टामिना बिल्ड अप गर्नुपर्छ है त्यसलाई ध्यानमा दिनुपऱ्यो अनि टाइमलाई मेन्टेन गर्नुपऱ्यो ठिक समयमा सुत्नुपऱ्यो ल ओके फेरि भेटौँ